हेलो सुन्नुहोस् न दिदी

दिदी सुन्नुहोस् न उता त्यहाँ गजलडुबा पिकनिक जाने भनेर अस्ति हामीले सल्लाह गरेको थियौँ नि कहिले जाने जाऔँ न भोलि ए हजुर नानीहरूको पनि स्कुल छुट्टी छ जाऔँ न हजुर कहिले जाने अन्त त्यसो भए चाहिँ छब्बिस जनवरीमा ए हुन्छ अहिले त दामी बनाएको रहेछ नि त है त्यहाँनिर हजुर

खानाहरू खानाहरू अब के बोक्नु र होइन ड्राई ड्राई पिकनिकै जाऔँ हौ उतै बनाएर त अब नानीहरूसँग झमेला हुन्छ हजुर हुन्छ म नुडल्स अन्त नानीहरूको लागि डोनट्सहरू अन्त एउटा सानो केक पनि लाने कि अँ हजुर हजुर त्यस्तोहरू लैजाऔँ अन्त बिहान कतिखेर जाने हजुर बिहान आठ बजी दस बजी ए ए हुन्छ हुन्छ दस बजीतिर जाऔँ न ल अन्त रिजर्भ गाडीमा जाऔँ ल हजुर मैले एउटा गाडी भनि भनिरहेको छु कि हामी अस्ति नै क्या उता गएको थियौँ नि कन्याम घुम्नु गएको थियौँ नि त्यही गाडी भनेको छु नि त होइन मैले अहिले मिलाएँ नि सस्तो वहाँसम्मको चाहिँ पाँच सय रुपियाँमा जानु आउनु अरे हजुर सस्तो हो नि यतिको त हजुर अब त्यता टाढो पनि भयो होइन त्यही भन्नु हुँदै थियो अघि मैले भनेको थिएँ कि महँगो गर्नु भयो अस्ति त भनेर भनेको थिएँ अब त्यो त टाढो पऱ्यो भन्नु हुँदैथ्यो हजुर हुन्छ हुन्छ जाऔँ न ल हजुर हजुर टाइमिङहरू त्यही हो बेलुका पाँच बजी भित्रमा फर्कौँ न हुन्छ हुन्छ हुन्छ राखेँ ल